पश्चिम बङ्गालका प्रमुख मनोरञ्जन केन्द्रहरू वा जिल्लाहरू ती हुन् जसले मनोरञ्जन विकल्पहरूको विविध प्रकार प्रस्तुत गर्दछ जस्तै सिलि सिलगढीमा कस्मो भेगा सर्कल

कस्मस मल

छन् त्यहाँबाट रेस्टुरेन्ट पप क्लबहरू पनि यहाँ धेरै छन् जस्तै सेन्जर्ज क्लब सिलगढीमा छ याल्लो चिल्ली रेस्टुरेन्ट सिलगढीमा छ अन्त त्यस्तै अन्य रेस्टुरेन्टहरू यहाँनिर धेरै छ